हाम्रो गाउँमा धेरै प्रकारका व्यवसायहरू गरेका छन् कसैले गाडी कुदाउँछ कसैले अटो कुदाउँछ कसैले कोही आर्मी छ कोही अब नोकरी चाकरीहरू पनि छ कोही बेकारीहरू पनि छ बेकारीहरूले चाहिँ दाउरा घाँसहरू बोकेर खाइरहेको छ कोही दाउरा बेचिरहेको छ कोही घाँस बेचिरहेको छ कोही बगानमा कामहरू पनि गरिरहेको छन् कसैले आल्टोफाल्टो काम राजमिस्त्रीहरू कामहरू पनि गरिरहेको छन् त्यति वास्ता छैन हाम्रो बाख्राकोटमा कोही जङ्गल गएर दाउराहरू ल्याएर खान्छन् कोही बाँसहरू कोही काठपातहरू केही यस्तै गरेर बेकारीहरू गुजाराहरू गरिरहेका छन् कसैले ढुङ्गा बोक्छ कसैले माटोहरू बोक्छ कसैले दाउरा बोकेर पनि खाइरहेको छ